मलाई विद्यालयमा थप व्यावसायिक शिक्षा जस्तै सिकर्मी भयो प्लम्बिङ भयो स्टिचिङ भयो कुखुरा पालन पशु पालन सिकाउनु पर्छ जस्तो लाग्छ किनभने अहिलेको समयमा विद्यार्थीहरूलाई शिक्षा वा थियोरीमा मात्र नभएर कतिपय कुराहरू जस्तै सिकर्मी प्लम्बिङ स्टिचिङ कुखुरा पालन पशु पालनले धेरै विद्यार्थीहरू आउँदो भविष्यमा आफ्नो जीविकालाई चलाउनु सक्ने माध्यमलाई उनीहरूले चुन्न सक्छ यदि कुनै विद्यार्थीले पशु पालनबारे जानकारी प्राप्त गरे त्यसमा त्यस विद्यार्थीमा पशुलाई कसरी पालन गर्नु पर्ने पशुलाई पालन गर्नु पर्दा कस्तो कस्तो कुराहरूलाई अप्नाउनु पर्छ अनि पशु पालन कुन ठाउँमा गर्दा असल हुन्छ भन्ने कुराको जानकारी हुन्छ त्यसरी नै कुखुरा पालन गर्ने क्रममा पनि कुखुरा कस्ता प्रकारका अनि कुखुराको निम्ति कस्तो प्रकारको वातावरण अनुकूल हुन्छ अनि कुखुरालाई कस्तो प्रकारको खाने कुराहरू दिए सप्रिन्छ र कुखुरालाई बिरामी पर्दा कस्तो प्रकारको औषधिहरूको उनीहरूलाई सेवन गराए उनीहरू बिमारीबाट जोगिन्छ भन्ने कुरा बा बारे पनि यदि पहिल्यैबाट जानकारी भए त्यस क्षेत्रमा लागि परेका विद्यार्थीहरूलाई धेरै नै सघाउ आफ्नो जीविका पाल निर्वाह गर्नुको लागि सजिलो पर्छ यसरी नै स्टिचिङ प्लम्बिङ र सिकर्मीमा पनि त्यस्तै प्रकारको नै भूमिका रहेको हुन्छ यदि यस सम्बन्धित कुनै पनि कुराहरूबारे विद्यालयमा व्यावसायिक शिक्षा दियो भने उनीहरूले त्यस विषयसँग सम्बन्धित धेरै कुराहरू सिक्छन अनि त्यस कुराहरूबाट कुन कुरा त्यस क्षेत्रमा गर्नु पर्ने अनि कुन कुरा त्यस क्षेत्रमा नगर्नु पर्ने कुराबारे पहिल्यै जानकारी हुँदा तिनीहरू कतिपय हानीबाट जोगिन सक्छन् त्यसै कारणले गर्दा चाहिँ मलाई विद्यालयमा थप व्यावसायिक शिक्षा सिकाउनु पर्छ जस्तो लाग्छ